मेरो गाउँको उत्पादनमा कृषिको अर्ग्यानिक स सामानहरू यहाँ अलिकति महँगै भएको कारणले त्यत्ति बिक्री पत्र पनि हुँदैन र यहाँ सानो हाट लागेको कारण उँधोको सामान सौदा सब्जीहरू अलिकति सस्तो भएको कारणले गर्दा उनीहरूले सस्तै मनपराउने गर्छ अर्ग्यानिक चिजबिजमा त्यत्ति ज्यादा महँगाइ भएको कारणले उनीहरू किन्न सक्दैनन् र यहाँबाट पुर्याउनु अलिकति गाह्रो पर्छ त्यो कारण महँगै बेच्नुपरेको कारणले त्यत्ति मन पराउँदैनन् सस्ताहरू खोजे खोज्छन् सब्जीहरू सबै सस्ता खोज्नुको कारणले यहाँ कृषिका त्यत्ति बिक्री हुँदैनन्